मैले चाहिँ अस्ति के भन्छ कालिम्पोङमा हाट लागेको बेला चाहिँ एउटा स्कु नानीको स्कुल ब्याग किनेको थिएँ कि कस्तो राम्रै छैन रहेछ है एक हप्ता पनि राम्रोसँग खपाएन फाटिगयो फाटिजाने खालको रहेछ राम्रो पनि छैन तपाईँहरू पनि तपाईँहरूले पनि अब किन्नु भयो भने चाहिँ एकदम त्यो सेल लागेको बेला चाहिँ नकिन्नुहोस् अब तपाईँहरूले पैसा जमाएर अब अलिक राम्रै ब्याग हेर्नुहोस् होइन एकदम स्टोरमा गइकिन राम्रोसँगले ब्याग किन्नु सक्नुहुन्छ तपाईँहरूले होइन त्यो सेल लागेको बेला चाहिँ तपाईँहरूले चाहिँ ब्याग नकिन्नोस् साँच्ची भन्देको राम्रै हुँदैन रहेछ फाटिजान्छ